मैले सोसिल मिडियामा फलो गर्ने भनेको त्यही फर्स्ट त फेसबुक हो अनि सेकेन्डमा आउँछ इन्स्टाग्राम इन्स्टाग्राममा हामी फोटोहरू पनि हाल्नु सक्छौँ है अनि व्हाट्सएप्पद्वारा हामीले मान्छेहरूसँग टाडो टाडो जहाँ मान्छेहरूसँग बात गर्न सक्छौँ